प्रथम समस्या हाम्रो युवाहरूले भोग्नुपरेका रोजगारी नै हुन् किनकि शिक्षा त निरन्तर बगिरहेको छ र आउने युवाहरू पनि एकदमै शिक्षित भएका छन् र त्यो उनीहरूको हातमा रोजगारीको यति ज्यादा अभाव परेको हुनाले उनीहरू धेरै पढेर पनि उनीहरू केही गर्नसकेका छैनन् विशेषतः दार्जिलिङ जिल्लाका युवाहरू यस समस्याको भोगी भएका छन् उनीहरूले शिक्षा पाए तापनि सफलतापूर्वक आफ्ना चाहिएको चाहिएको मन्तव्यहरू कुनै प्राप्त गर्नसकेका छैनन् र यो हाम्रो विकासको निम्ति सायदै सरकारले पनि केही कुरा उठाउनुहुन्छ र रोजगारी क्षेत्रमा हेरौँ एकदमै दार्जिलिङ एकदमै निम्न अवस्थामा गइरहेका छन् शिक्षा जत्ति बढ्दै गयो जनसङ्ख्या जति बढ्दै गयो शिक्षा त प्रगाढ रूपमा नै बढ्दै र गइरहेका छन् तर जुन चाहिँ रोजगारीको समस्या छ पहिले पहिले सायद त्यस्तो थिएन होला तर सायद अहिले जुन चाहिँ व्यवस्था छ जुन चाहिँ सरकारको व्यवस्थाको कारणले पनि होला सायदै अहिले यी चुनौतीहरू विशेषतः युवाहरूले बेरोजगारीको चुनौती झेल्नुपरेको छ